म साङसेर कमानबाट दिच्छेन है र मैले बाह्र बजीको लागि पिज्जा अर्डर गरेको थिएँ तर अहिलेसम्म आइपुगेको छैन है र यो क्यान्सल गर्न मिल्छ